नेपाली संस्कृति बचाउनुको लागि भूमिका हामीले जस्तो बोल्ने भयो हाम्रो यहाँ जति गाउँहरू बसेको छ नेपाली हो यिनीहरू नेपालको हर चिजहरू हामीहरू नानीहरूलाई पनि नानी यसरी बोल्नु पर्छ इज्जत गरेर सबजनासँग इज्जत गरेर बोल्नु पर्छ हजुर तपाईँ अहिलेसम्म त नानीहरूलाई त्यही सिकाउँदै जाँदैछौँ त्यही हुँदैछ कल्चर बढ्दैछ सबजना सिक्दैछन् नेपाली भनेको के हो नेपाली भाषाको मूल्य भनेको के हो भनेर नानीहरूलाई चाहिँ नानी यसरी बोल्नु पर्छ यस्तो गर्नु पर्छ इज्जत गरेर बोल्नु पर्छ आफूभन्दा ठुलोलाई हजुर तपाईँ भनेर बोल्नु पर्छ त्यो गर्नु पर्छ अनि मात्रै उयो हुन्छ भनेर अहिलेसम्म हामीले नेपाली भाषाको मूल्य जानेरै गरेरै हामीहरू अहिलेसम्म यहाँ पुगेको छौँ र गरिराखेको छौँ र अगाडि पनि पछाडि पनि गरिरहेको छौँ र अगाडि पनि गर्न त्यही गरिरहेछौँ जो सिकेर आएको छौँ जो संस्कृति हो जो भाषा हो जो हुन्छ हाम्रो नेपालीमा चाहिँ गरिराखेको छौँ र अझ उता कल्चर बढाउँदै जान्छौँ त्यही गर्छौँ